अब व्यक्त्तिगत लक्ष्य त अब अब नानीहरू छ हाम्रो होइन अब नानीहरूले चाहिँ दुःख नपावोस् सुख पावोस् होइन भनेर चाहिँ अब उनीहरूको लागि केही गरिराखौँ उनीहरूलाई राम्रो होस् भन्ने अब आकांक्षाहरू छ केही गरिराखिदिउँ होइन केही गरिराखिदिउँ यिनीहरूको लागि दुःख नपावोस् भन्ने त्यही आकांक्षाहरू छ अब लक्ष्य त अब धेरै छ तर अब त्यो सबै लक्ष्यमा अब चिताएको लक्ष्यमा त अब कोही पनि पुग्नु सक्दैन तर पनि आंकाक्षाहरू जे छ कि जति सक्दो चाहिँ अब राम्रै गरेर जाउँ सेवा गरेर जाउँ सबैलाई राम्रो गरौँ सबैलाई बाँडीचुँडी सबैलाई बाँडेर खाउँ भन्ने चाहिँ अब इच्छाहरू छ कसैलाई अब दुःख नदिउँ सबैलाई खुसी राखौँ सुखी राखौँ भन्ने मेरो यो आकांक्षाहरू छ सबैलाई माया गरौँ सबैलाई अँगालौँ भन्ने चाहिँ अब आकांक्षाहरू छ मेरो सबैसँग मिलेर बसौँ भन्ने